गाउँमा के अरे अब जस्तै घरेलु उपचारकोद्वारा शरीर घटाउनुको लागि चाहिँ हामी चाहिँ यसो गर्छौँ कि अब राति ठिक टाइममा सुत्नु अनि बिहान ठिक टाइममा उठ्नुपर्छ बिहान उठेर हामीले बिहानदेखिको दिनचर्या चेन्ज गर्नुपर्छ खाम बिहान छिटो उठेर एक्सर्साइहरू गर्नुपर्छ अनि एक्सर्साइस गरिसकेर पानी खानुपर्छ पानी खाएर खानेकुरोपट्टि जाँदाखेरि राइस कम्ती खानुपर्छ अनि राइस कम्ती खाएर सुप सब्जीहरू खानुपर्छ त्यसले गर्दाखेरि चाहिँ हाम्रो ओजन घट्नुमा हामीलाई धेरै हेल्प गर्छ त्यसै पाराले अनि खाना मात्रै कम्ती खाएर हुँदैन पानीहरू पनि खानुपर्छ टट्टी पिसाब राम्रो भएको हुनुपर्छ अन्त त्यसो गर्दाखेरि चाहिँ हाम्रो ओजन घट्नुमा हामीलाई पुरा हेल्प गर्छ त्यही मात्रै नभएर चिनी नुन अनि के अरे चिनी नुन पनि पुरा कम्ती गरे भने चाहिँ चिनी र नुनले पनि हाम्रो शरीरमा हुने कति प्रकारको रोगहरू पनि त्यहाँबाट हटिन्छ र ओजन घट्नुमा धेरै हेल्प गर्छ एक्सर्साइस एकदम इम्पोर्टेन्ट हुन्छ अनि चिनी र नुन कम्ती गर्यो भने त्यसै पनि हाम्रो शरीर घटिहाल्छ